हाम्रोतिर चाहिँ टुरिस्टहरू आउँदाखेरि प्रायः जस्तै अब राम्रो राम्रो गाडीहरू खोज्छ है हाम्रोतिर अब त्यो टोटो सोटोहरू हुँदैन रिक्साहरू हुँदैन है सानो गाडीतिर पनि त्यस्तो मन पराइहाल्दैन उनीहरूले राम्रै गाडीहरू खोज्छ राम्रै छ जग्गाहरू पनि राम्रै गाडी खोजेर जान्छ यहाँनिर टुरिस्टहरू आउँदाखेरि प्रायः जस्तो सबै राम्रो भएरै गएकै हुन्छ सबैलाई नै फाइदा पनि हुन्छ र अब प्रायः जस्तो अब ठुल्ठुलो गाडीहरू नै हुन्छ टुरिस्टहरूले बाहिरबाट आउँदा यहाँनिर अब सानो गाडीहरू त्यस्तो अब बाटो पनि खराब छ त्यही भएको कारणले गर्दा अब प्रायःहरूले नै ठुलो गाडी नै खोजेर लाने गर्छ टुरिस्टहरूले प्रायः जस्तो सबै बुकिङ भएरै आएकै हुन्छ उनीहरूले बुकिङ गरेकै हुन्छ